हेलो हजुर तपाईँ म रेसिसाको मम्मी तपाईँ को बोल्नुभएको हजुर भन्नुहोस् हजुर हजुर म उसकै प्यारेन्ट्स बोलेको हजुर अन्त मेरो छोरीले कस्तो पर्फमेन्स गर्दैछ अहिले उसको डान्स राम्रै छ हजुर

हजुर हामीले हामीले के हेल्प गर्नु सक्छौँ भन्नुहोस् तपाईँहरू होइन हामी होइन हामीले दिन्छौँ नानी डा अब राम्रो पर्फमेन्स गर्छ भने त हामी जानु दिन्छौँ तपाईँहरूले के गर्नुहुन्छ कसो गर्नुहुन्छ होइन लानुहोस् हाम्रोबाट के हेल्प हुन्छ ड्रेसहरूको लागि हुन्छ कि हामीले के हेल्प गर्नु सक्छौँ भन्नुहोस् हामी गर्छौँ हजुर हजुर हुन्छ हुन्छ हामी त्यसो भए हजुर उसले चाहिँ गीतमा हो कि डान्समा पार्टिसिपेट गरेको छ ए ल ल हुन्छ ए हुन्छ